कालिम्पोङ जिल्लामा त विभिन्न जग्गामा आफ आफ्नो वेदर र क्लाइमेटको लिएर विभिन्न प्रकारको उत्पादनहरू हुन्छन् एक प्रकारले गर्मी तलतिर ओंग लागेको जग्गातिर त धानहरू गहुँहरू पनि हुन्छ बेसी लेक लागेको जग्गामा त हुँदैन जहाँतिर चाहिँ विशेष मान्छेहरूले साग सब्जी मूला आलु भनौँ तपाईँको यी अलैँची अदुवा लसुन यस्तोको अर्ग्यानिक साग सब्जीको खेती पनि गर्छ र विशेषमा चाहिँ यहाँतिर चाहिँ गाई बस्तु पाल्छौँ गाई बस्तु पालेर त्यसकै स्याहर सुसार गरेर त्यसकै दुध बेचेर आफ्नो संसार चलाउँछन् गाईको गोबरले नै खेती बारीमा त्यसले काम चलाएर सिँचाई गरेर उत्पादन गर्छ कुखुरा बाख्रा पालेर आफ्नो जीविका चलाउँछन् अरू धान जहाँ हुन्छ औल औल लागेको जग्गामा जहाँ घमाइलो जग्गातिर त्यहाँतिर कुनै प्रकारले धान लाएर वहीँतिर मन्छेहरूले वर्खामा असारमा धान सान लाएर र कार्तिक मङ्सिरतिर धानको उत्पादन गरेर काटेर त्यहाँतिर दाइँ गरिकन धान आफ्नो घरमा हुल्छ धानबाट उत्पन्न भएका परालहरूबाट त्यही गाईहरूलाई उनीहरू खुवाउने गर्छ विशेष यहाँतिर पानीको खाली असुविधाले गर्दा कालिम्पोङ जिल्लामा राम्रो प्रकारले उनीहरूले बालि सञ्चार गर्नु सक्दैन किन पानीले त मान्छेलाई बस्तीतिर कुनातिर मात्र पाइन्छ सहरतिर त पानी पाउँनुलाई बहुत मुस्किल पर्छ बस्तीको मान्छेलाई त धेरै पानी पायो भने चाहिँ त्यहाँ त धानको सिँचाईमा पनि जरूरत पर्छ धानको सिँचाईमा पानी कमीको कारणले गर्दाखेरि चाहिँ धेरै जग्गामा धान रोप्नु पनि सकिँदैन